म सानैदेखि फुल चाहिँ खुब माया गर्ने फुलको फुल कहीँ जाँदाखेरि पनि त्यो कहीँबाट त्यो फुल मागेर त्यतिबेला बेच्ने सिस्टम केही थिएन बिक्दैन पनि थियो बेच् बेच्दैन पनि थिए त्यसकारण मागेर ल्याउँथेँ लाउँथेँ र मलाई फुल कसरी लाउनुपर्छ कहाँ लाउनुपर्छ कहाँनिर चाहिँ सुन्दरता हुन्छ फुल कसरी कस्तो कस्तो जज्गामा लाउनुपर्छ वरिपरि साफ सुग्घर कसरी गर्नुपर्छ झार उखेलेर कसरी चटाकचिटिक बनाएर बेड बनाएर बेडमाथि लाउनुपर्छ गमलामा लाउनुपर्छ पटमा लाउनुपर्छ त्यो निक्कै अनुभव भएको थियो र मैले आफ्नो घरमा पनि मज्जाले लाएको थिएँ र एकपट्टि अलिकति जग्गा निकालेर एकपट्टि अलिकति सब्जी पनि लाउने गर्थेँ कुना कुनामा सब्जी पनि लाउने गर्थेँ एकदम सामुन्नेमा छ्याङ्गै देख्ने ठाउँमा फुलहरू लाउँथेँ कति राम्रो ढकमक्क फुलिरहेको देख्दाखेरि आफूलाई खुसीको अनुभव हुन्छ र त्यो मेरो छिमेकी बहिनी पनि आएर चाहिँ तपाईँले यस्तो राम्रो बगैँचा बनाउनु भएको छ यत्रो फुलहरू कलेक्सन गरेर ल्याउनु भएको छ कहाँदेखि ल्याउनु भयो कसरी ल्याउनु भयो कसरी रोप्नु भयो यसो मलाई पनि आएर सिकाइदिनुहोस् न भनेर भन्दाखेरि विचरा मलाई मलाई जस्तै उलाई पनि रहर लाग्यो होला भनेर एकदिन चाहिँ यसो फुर्सद निकालेर घरको कामसाम सकेर फुर्सद निकालेर चाहिँ गएँ र मैले त्यो बहिनीलाई पनि सिकाएँ अह्राएँ यसरी रोप्नुपर्छ यसरी रोप्दाखेरि चाहिँ राम्रो फुलहरू फस्टिएर आउँछ अलिकति स्पेस अलिकति कुनामा यसो सागपात पनि लगाइदिनु साागपात पनि चाहिन्छ आफूलाई सब्जी खानु भनेर भनेँ र फुलहरू कुन कुन जग्गामा कुन चाहिँ फुल सुहाउँछ राम्रो हुन्छ छ्याङ्गै देख्ने ठाउँ कहाँनिर छ कुन चाहिँ पटमा हाल्नुपर्छ कुन चाहिँ बाहिर जमिनमा गाड्नु पर्छ सबै पटमा हाल्ने कुरो पनि हुँदैन फुलहरू कोही जमिनमै हुन्छ एकदम त्यसकारणले गर्दाखेरि मैले त्यो बहिनीलाई पनि सबै सिकाइदिएँ बुझाइदिएँ त्यसकारणले उ पनि त्यो बहिनी पनि खुसी भइन् र बहिनीले पनि मलाई दुई तिनवटा फुलको बिरुवा दिइन् मैले पनि दुई तिनवटा दुई चारवटा मैले एक दुईवटा बेसी नै दिएँ र लगेर लगाउ घरको शोभा बढाउ घरमा चारैतिर फुल फुलेको छ भनेदेखि आनन्द लाग्छ खुसी लाग्छ तर फुल फुल चाहिँ एउटा यस्तो चिज हो कि बिहान होस् या बेलुका होस् एकखेप चाहिँ फुलसित बात मार्नु जानैपर्छ यसो गोडगाड गरिदियो यसो झार फ्याँकिदियो अलिकति पानी हालिदियो अलिकति लडेको छ भने एउटा सिन्का लाएर यसो उठाइदियो त्यसलाई अलिकति उठाएर अलिकति ठाडो पारेर यसो सानो धागोले बानिदियो लडिरहेको छ भनेदेखि त्यो चाहिँ गर्नैपर्छ त्यो सबै गऱ्यो भने त्यसरी गऱ्यो भनेदेखि फुलले पनि अब आफ्नो कर्त्तव्य पुरा गर्छ आफ्नो पनि कर्त्तव्य पुरा हुन्छ र हेर्न पनि खुसी लाग्छ आनन्द लाग्छ आउने जाने पाहुना पातहरू आयो भने पनि यसो हेर्छन् कति खुसीलाग्दो फुल कति राम्रो फुलाएको मलाई पनि देउ न कसरी लाउँछौ मलाई पनि सिकाइदेउ भन्छन् त्यसकारणले म सबैलाई एड्भाइस दिन्छु म चाहिँ किनभने म सानैदेखि फुललाई माया गर्ने मान्छे